कृषि जगत्मा चाहिँ अब धेरैवटा परिवर्तनहरू आइरहेको छन् है पहिलातिर चाहिँ अब हामीले जस्तै खेतहरूमा है खेतहरू जोत्नुको लागि चाहिँ अब हलगोरु है गोरुद्वारा है हलद्वारा चाहिँ हाम्रो खेतहरू जत जोतिने गरिन्थ्यो है र अहिले चाहिँ अब धेरैवटा यस्तो अहिलेको आधुनिक युगमा चाहिँ मसिनहरू निस्किएको छ है ट्रयाक्टरहरू भयो अब जग्गाअनुसार है र अहिले मसिनहरू छ जसले चाहिँ अब खेतहरू पनि एकदमै सजिलो र एकदमै कम्ती समयमा पनि खने खेतहरूलाई खनेर है त्यहाँनिर चाहिँ हामीले चाहिँ सागसब्जी है खेतीपाती चाहिँ लगाउने गरिरहेको छौँ है र हामीले अब भनौँ भने अब पहिला चाहिँ हामीले के सोच्थ्यौँ भन्दाखेरि चाहिँ अब विशेष गरी हाम्रो पाहाडी क्षेत्रमा चाहिँ अब हामीले चाहिँ धानहरू मात्रै रोप्ने गर्थ्यौँ मकैहरू मात्रै रोप्ने गर्थ्यौँ र कतिवटा हामीले यस्तो चिजहरू केमिकल फर्टिलाइजरहरू पनि हामीले पेस्टिसाइड्सहरू है त्यो किराहरू नलागोस् भनेर चाहिँ त्यो सागसब्जीहरूमा हाल्ने गर्थ्यौँ तर अहिले चाहिँ हिजोआज चाहिँ मानिसहरू धेरै स्वास्थ्यप्रति है जागरुकता आए मानिसहरूमा आएको छ त्यस कारण चाहिँ त्यो जागरुक जागरुकताको कारण चाहिँ मानिसहरूले चाहिँ प्रायःजस्तो चाहिँ खेतीपातीमा चाहिँ खालि एकदम अर्ग्यानिक है चिजहरू मात्रै जस्तै गाईको मलहरू है पत्करहरू भयो त्यो लगाएर चाहिँ खेतीपाती है गरिरहेका छन् है जे पनि जति पनि जे चिजहरू रोप खानेकुराहरू जस्तै सागसब्जीहरू चाहिँ रोप्दै आइरहेका छन् है र परम्परागत खेती चाहिँ अब पहिला चाहिँ सुरु चाहिँ यही हो है विशेष गरी अब अहिले त अब विभिन्न प्रकारको होइन एउटा मान्छेहरूले चाहिँ एउटा एक्सपेरिमेन्ट गरिरहेको छ खालि त्यो पहिलाको जस्तै एउटा धान है र मकै मात्रै कोदोहरू मात्रै त्यो रोप्ने गर्थ्यो नि पहिलाको मानिसहरूले तर त्यो एउटा परम्परा नै रहिरहेको थियो खेतीपातीमा तर अहिले भने चाहिँ त्यो धेरैवटा त्यसमा परिवर्तन आइरहेको छ र त्यस्तो परिवर्तनको साथमा चाहिँ हाम्रो जुन चाहिँ खेतीपातीले मा पनि कृषकहरूले धेरै उन्नति गर्दै आइरहेका छन् र मलाई लाग्दछ कि यो जुन चाहिँ परम्परागत खेती छ त्यो चाहिँ त्यसमा चाहिँ अलिकति परिवर्तन ल्याउन सके चाहिँ खेतीपातीमा चाहिँ कृषकले धेरै नै धेरैभन्दा पनि धेरै वृद्धि र धेरै नै कृषकहरूले चाहिँ के भन्छ खेतीपातीमा चाहिँ विशेष रूपमा चाहिँ फाइदा है लाभ उठाउनु सक्नेछन्